हाम्रो समुदायमा चाहिँ अझै पनि कृषि अभ्यासहरू भइरहेको छ यसमा चाहिँ अहिले बर्खाको समयमा धानहरू रोपिरहेको छ यसको अघाडि मकै गहुँहरू रोपिएको थियो भने अनि जुन समरको बेला सब्जीहरू लगाएर भेन्डी करेला काँक्राहरू रोप्ने कोसिस गरेको छ